समाचारमा देखाएका कुराहरू यथार्थमा भइरहेका रहेका कुराहरूमा धेरै नै फरक हुन्छ किनकि समाचारले एउटा सानो कुरालाई नि ठुलो पारेर देखाइने गर्छ अनि खासमा यो झुटो खबर फैलाउन त अपराध हो तर जुन चाहिँ चाहिँ यो हालैमा अहिले यो आएका फेसबुक दि विभिन्न किसिमका यो अनलाइन प्ल्याटफर्महरू भयो तिनीहरूद्वारा धेरै झुटो खबरहरू फैलिने गरेको छ मैले यो झुटो खबर भेटाएको भनेको हालैमा हो जुन चाहिँ चाहिँ यो बलिउडका अत्यन्तै नामी सङ्गीतकार नेहा ककर अनि उसको हस्बेन्डको डिभोर्स भएको झुटो खबर सुनेको थिएँ यस झुटो खबरले गर्दा तिनीहरूको पर्सनल लाइफमा धेरै असर पारेको थियो अनि तिनीहरूको मात्रै नभएर एउटा सामान्य मानिसहरूको लाइफमा नि धेरै असर पारेको छ किनकि यो मानिसहरूको बारेमा यो झुटो खबर फैलेको हुनाले मानिसहरूले आफ्नो ज्यानसम्म त्याग्ने गर्छ